अहिलेको नानीहरू नानीहरूले त हिपहप के पप लकिङ पपिङ डान्सहरू मन पराउँछ खोइ हाम्रो पालो पालोमा त साँस्कृतिक नृत्य नृत्य डान्स गर्थ्यौँ अन्त अहिलेको नानीहरू फेरि टिभीमा जे देखेको छ त्यही त सिक्नु मन गर्छ